मेरो विचारमा चाहिँ कर्सियङ गभर्नमेन्ट कलेजमा पनि धेरै धेरै पुरा इनिसिएटिभहरू आएको छ नयाँ नयाँ इनिसिएटिभहरू आएको छ अनि प्राइभेट काउन्सिलिङहरू पनि पुरा दिँदा रहेछ आज अहिले सुन्नुको ऊ यसमा आउँदा चाहिँ है अनि धेरै धेरै डिपार्टमेन्टहरू पनि एड गरेको छ जसमा एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू पनि छ भन्ने सुनि सुनिआएको छु हामीले अनि धेरै डेभलप पनि हुँदैछ स्टुडेन्ट्सरूको अब फ्युचरको बारेमा पनि ओरियन्टेसनहरू पनि लिँदोरहेछ कलेजमा है अनि त्यसले गर्दाखेरि चाहिँ निक्कै अपग्रेड हुँदैछ कर्सियङ दार्जिलिङ जिल्लामै